घरपालुवा जनावरको कुरा आउँदा है मलाई एकदमै कुकुर चाहिँ पाल्नु मनपर्छ इङ्ग्लिसबाट जुन डग भनिन्छ है डग भनिन्छ एकदमै मलाई कुकुर मनपर्छ किन मनपर्छ भन्दा एउटा साथीको रूपमा हेर्छु म कुकुरलाई घरको एउटा फेमिली मेम्बरको रूपमा हेर्छु है हाम्रो एउटा फेमिली जन जुन नेपालीबाट हामी जन भन्छौँ फेमिली मेम्बरको रूपमा हेर्छु

कुकुर एउटा एकदमै विश्वास गर्ने पशुहरू हो कुकुरलाई हामी एकदम विश्वास गर्नुसक्छौँ बरू मान्छेले धोका देला कुकुरले एकदम धोका दिँदैन है अर्को कुरा किन कुकुरले हाम्रो हाम्रो घरको रक्षा गर्छ कुकुर ले घरको रक्षा गर्छ जब हामी घरमा छैनौँ जब हामी घरमा छैनौँ कुकुरले कोही मान्छे भित्र आउनु दिँदैन किन दिँदैन उ घरको मेम्बर होइन जो घरको मेम्बर छ उसलाई मात्रै चोरहरूको रक्षा गर्छ कोही रातिहुँदो कोही मान्छे घर वरिपरि या त वरिपरि छिमेकीमा आइदिए भुकिदिन्छ कुनै समय ठुलो पानी पर्दा केही कुरो अप्रिय घटना घट्दा कुकुर भुकिदिन्छ कोही मान्छे लडिरहेछ या कुनै फालो जनावर इन्सेक्ट्स भयो साँपहरू भयो आउँदा कुकुर भुकिदिन्छ र घरको मान्छेहरूलाई एउटा जानकारीको रूपमा दिने गर्छ कुकुर कतिले घरभित्रै पाल्ने गरेको छ कतिले घरबाहिर तर मलाई घरबाहिरै पाल्नु मनपर्छ घरबाहिर भन्नुपर्दा एकदमै बाहिर होइन घरको बरन्डातिर राख्न मनपर्छ र उलाई आफ्नो घर बनाइदिनु मनपर्छ म एउटा साथीको रूपमा हेर्छु एकदमै